हेलो हजुर भन्नुहोस् हेलो भन्नुहोस् कस्तो किसिमको लुगा चाहिएको तपाईँलाई गरममा लगाउनको लागि अब जामा भयो कि या सर्ट्सहरू भयो कि टिसर्ट हाफ्पेन्टहरू कस्तो किसिमको चाहिएको तपाईँलाई लुगा यसो जामाहरू भन्यो भने तिन सय साढे तिन सय गरेर छ अनि नानीहरको लुगा भन्यो भने चाहिँ नानीहरूको सेन्डो गन्जी अहिले सय रुपियाँ गरेर छ हो अनि हाफ्पेन्ट गन्जी सँगै गर्यो भने चाहिँ डेढ सयको आसपास छ अब हेरी हेरी हुन्छ त्यही अनुसार कपडा अनुसार दाम हुन्छ हजुर अनि अरू केही चाहिएन

ए